ओइ त्यो मैले अस्ति एउटा कन्डिसनर किनेको थिएँ कि कस्तो नराम्रो रहेछ घिनलाग्दो त्यो त्यहाँ दोकानेले भन्योन त होइन कस्तो राम्रो हुन्छ यो लगाऊ न यो कपालले सबै चाँयाहरू पनि उयो हुन्छ भन्दै भन्यो कि मैले त लगाको थिएँ कि कस्तो नराम्रो नि लगाएर त के भन्छ त्यो कपालहरू पनि पुरा चाँयाहरू परेको जस्तो भयो पुरा चिपचिप खाले भयो कपालहरू पनि झरेको जस्तै भयो मेरो त तँ तँ चाहिँ यो खाले नलगा है कस्तो घिनलाग्दो हुँदा रहेछ है यसले त छ्याः आमाले पनि अस्ति चलाउँछु भन्दै थियो कि अन्त म भन्नु पऱ्यो हौ अब नलगाऊ भनेर कस्तो नराम्रो खाले रहेछ हौ अब म त्यो दोकानको दिदीले कस्तो उयो गरेर मलाई राख भनेको थियो होइन अब म गइकिन भन्नु पऱ्यो हौ उसलाई पुरा यो के अरे नराम्रो रहेछ यस्तो यस्तो भयो यसले अब भन्नु पऱ्यो हौ कस्तो घिनलाग्दो भएको छ कपालै अहिले त झरेर हो अन्त हुन्छ नि कस्तो घिनलाग्दो भएको छ है कस्तो घटिया कम्पनीको रहेछ यो त